कालिम्पोङ जिल्लामा उपलब्ध स्थायी शिक्षा चाहिँ धेरै छन् विशेष गरेर गभर्मेन्ट स्कुल है अहिले अहिले प्राइभेट स्कुलहरू छन् कलेजहरू छन् धेरै स्कुलहरू यहाँनिर छ राम्रा राम्रा विशेष गरेर प्राइभेट नै अहिले छन् यसमा चाहिँ नानीहरूले चाहिँ सिक्ने चाहिँ के के छ तपाईँको यहाँनिर अहिले जुडो कराटे भयो नानीहरूले है सिङ्गिङपट्टि जो इच्छुक हुन्छ सिङ्गिङ नानीहरूले गर्छन् कोही डान्सिङमा छन् डान्सिङहरू गर्छन् नानीहरूले सिक्ने अवसरहरू पाउँछन् र यहाँ चाहिँ यहाँ जिल्लमा चाहिँ जति पनि हामीले शिक्षा पाएका छन् शिक्षा पाउनु शिक्षित हुनु शिक्षित हुनु है सबै एजुकेटेड भएपछि यो जिल्लामा सबै नै राम्रो हुन्छ विकास भएर जाने गर्छ है यहाँनिर बेरोजगार घटेर जाने गर्छ सबैले काम पाउने गर्छ है कोही पनि अब त्यसै कामबिना बस्न अब भएन पाएन सबै शिक्षा भएपछि केही न केही काम नौकरी गर्छ बाहिर गएर हुन्छ कि यहीँ गरेर पनि गर्छ गर्नेले है यहाँ चाहिँ अब कोचिङ सेन्टरहरू चाहिँ अब यहाँनिर राज राज्यश्री म्युजिकल इन्स्टिट्युट छ जहाँ चाहिँ अब जो नानीहरू चाहिँ अब म्युजिकमा चाहिँ अब अति नै म रुचि राख्नेहरू छन् अब है उहाँहरूले अब सिकेर अब बाहिर गएर है सिङ्गिङमा कम्पिटिसनमा भाग लिएर कतिले जितेका पनि छन् धेरै जस्ताहरू प्रथम अब भएर आएको छन् यहाँ अर्को छ इन्डो टिबिटेन बुद्धिस्ट कल्चर इन्स्टिट्युट यहाँ छ यसमा जो चाहिँ अब बुद्धिस्ट मा चाहिँ जो चाहिँ बौद्ध धर्महरूमा जो चाहिँ पढ्न इच्छुक गर्ने हुन्छ लामाहरू भयो उहाँहरू अब जो इच्छुक हुनुहुन्छ वहाँ गएर अब टिबिटेनमा गएर वहाँ अध्ययन गर्नसक्छ र अर्को विशेष गरेर यसमा डान्स अहिले डान्स इन्डिया डान्स छ धेरै अब यहाँनिर डान्सहरू छ प्रोग्रामहरू है नानीहरूलाई अहिले त्यो डान्स हेरेर अहिले टिभीमा हेरेर नानीहरूले अहिले यहाँ एउटा डान्स एकाडेमी खोलेको खोलेको छ र नानीहरू गएर त्यहाँनिर हेर्ने गर्छन् सिक्ने गर्छन् र सिक्नु पनि अब यो पनि एउटा जीवनको एक अङ्ग नै हो अब पढेर मात्रै नानीहरू शिक्षित हुन्छ भन्ने छैन अब कोही डान्स गरेर पनि कोहीले खाइरहेको छ अब यस्ताहरू छन् यहाँनिर